यहाँ हाम्रो सानो जग्गा दार्जिलिङ यता कालिम्पोङहरूबाट निक्लियो भने एकदम मान्छेहरूले नेपाली बोल्नेहरू एकदम कम्ती हुन्छ अन्त त्यसैले गर्दा हामीलाई बेसी प्रब्लम हुन्छ किनभने अब बाहिर गएर अब कतिहरूले हिन्दी मात्रै बुझ्छ कतिहरूले बङ्गला मात्रै बुझ्छ र कतिहरूले अब आफ्नो आफ्नो स्टेटको भाषा जस्तो हामीले नेपाली बुझ्छ उनीहरूले पनि आफ्नो आफ्नो ल्याङ्गवेज मात्रै बुझ्छ अन्त त्यसरी कारण हामी चाहिँ अब बाहिर त्यसै यसै घुम्नु जाँदाखेरि पनि धेरै असुविधा हुन्छ अब रिक्साहरूतिर चढ्दाखेरि अब कि त हिन्दी कि त बङ्गला बोल्नु पर्यो यहीँदेखि सिलगढीसम्म निक्लिनुको लागि पनि बुझ्नु पर्छ हिन्दी बङ्गला अन्त आजकलको जमनामा त इङ्लिस प्राय ले जानिरहेकै छ हो अन्त इङ्लिसले चाहिँ अलिक हेल्प गर्छ होला अन्त चाहिँ नेपाली हामी नेपालीहरू चाहिँ त्यही हो प्रब्लम फेस गर्ने कुरा चाहिँ बहिर गयो भने अलिक साह्रो नै पर्छ हामीलाई अरूहरूको ल्याङ्गवेजहरू बुझ्नुहरू हामी कि त हिन्दी कि त इङ्लिस इङ्लिस पनि त्यति साह्रो त होइन तर हिन्दी र अब बङ्गला चाहिँ जान्नु पर्ने छ हामीले